जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नै आफ्नो हेल्थ हो हेल्थलाई नै एकदम राम्रो केयर गर्यो सबै कुरो राम्रो भयो बिमारी दुःखबिमार भएन भनेदेखि सबै कुरो पैसा कमाउनुदेखि काम गर्नेदेखिको लिएर घर चलाउनु सबै त्यो सकिहाल्छ हेल्थ नै राम्रो छैन ठिक छैन भने त के गर्नुसक्छ र पैसाको पनि त्यत्तिकै खर्च हेल्थ बिग्रियो भने हेल्थ खर्च त्यत्तिकै हुन्छ आफ्नोमा पैसा रुपियाँको दुःख हुन्छ हेल्थ राम्रो छ भने पो पैसा पनि कमाउनसक्छ आफूले सब कुरो गर्नुसक्छ कामहरू कामधन्दा नोकरी गर्नुपर्यो भने नोकरी गरौँ हेल्थ राम्रो हुनुपर्यो यता मजदुरी गर्नुपर्यो भने पनि हेल्थ नै राम्रो हुनुपर्यो काहीँ केहीमा आफूले खटेर समाजसेवाहरू गर्नुपर्यो र आफ्नो उयो देनहरू गर्नुपर्यो भने पनि हेल्थ नै चाहिन्छ हेल्थ बिग्रिएको छ भने केही केही केही केही गर्नुसक्दैन हेल्थ चाहिँ सबभन्दा हाम्रो जीवनमा चाहिँ हेल्थ चाहिँ सबभन्दा महत्त्वपूर्ण लाग्छ मलाई हेल्थ नै ठिक हुनुपर्छ एकदम आफू स्वस्थ्य तन्दुरुस्त छ भने सब कुरो गर्नुसक्छ मान्छेलाई हेल्प गर्नुदेखिको लिएर समाजको काम गर्नुदेखिको लिएर र अब परिवार पाल्नु काम अब पुनः एउटा नोकरी गर्नु कुनै पनि काम गर्नु परिवार पाल्नु अनि सबै जिम्मेवारी गर्नु हेल्थ नै अब हेल्थ राम्रो छ भने मात्रै गर्नुसक्छ हेल्थ छैन हेल्थ राम्रो छैन भने चाहिँ केही गर्नुसक्दैन समाजलाई आफूले तन मन धन दिएर काम गर्नु सक्दैन

र कुनै पनि समाजमा केही कुरा आइपरेको छ भने फट्टै गएर सघाउन सक्दैन आफ्नो हेल्थ राम्रो छैन भने हेल्थ राम्रो छ भने सबै कुरो राम्रो भएर गइहाल्छ जीवन पनि राम्रो चल्छ र समाजमा नै आफूले सबै कामहरू सघाउनु गर्नुसक्छ त्यसैले नै हाम्रो जीवनमा चाहिँ स्वास्थ्य चाहिँ सबभन्दा महत्त्वपूर्ण हुन्छ